भारतमा प्रमुख राजनीति दलहरूमा चाहिँ अब अहिले त जुन चाहिँ रुलिङ गभर्मेन्ट त अल ओभर इन्डियामा त बिजेपी नै छ अब बिजेपिमा चाहिँ तपाईँको जुन चाहिँ हाम्रो नरेन्द्र मोदी

योगी योगी आदित्यनाथ युपिको सिएम हाम्रो प्रधान मन्त्री न नरेन्द्र श्री नरेन्द्रनाथ दमोदर मोदी है उहाँहरूको अब जुन चाहिँ व्यक्तित्व है साह्रै नै एकदम उल्लेखनीय छ किनभने उहाँको अहिले समय कालमा हाम्रो भारत निकै आर्थिक रूपले होस्

स अस् शस्त्र अस्त्र रूपले होस् वा अब कुनै पनि एउटा एज अ होल हाम्रो भारतको सब कुरो एकदम राम्रो बलियो भएको छ जो कि पहिलाको प्रिभियस गभर्मेन्टमा यति साह्रो भारतको नाम विश्वभरिमा छरिएको थिएन जो कि अहिले एउटा इज्जत एउटा मान सम्मान विश्वको मान्छेहरूले हामी भारतवासी हो भनेर निकै नै हामीलाई मान सम्मान दिने गर्छ गर्ने गर्छ उहाँको एज ए अब सेन्ट्रल गभर्मेन्टको जो भारतीय जनता पार्टीको जुन चाहिँ एउटा नेचर छ जो अब हाम्रो नरेन्द्र मोदी प्रधान मन्त्रीले जो भन्नु हुन्छ सब के साथ सबका विकास सबका विश्वास त्यही अनुसार नै उहाँले एउटा हाम्रो भारतलाई आर्थिक रूपले बलियो पार्नु भएको छ अनि म चाहिँ खासै अब पश्चिम बङ्गाल को वासी हुँ पश्चिम बङ्गालमा चाहिँ हाम्रो अब मुख्य मन्त्री सुश्री ममता ब्यनर्जी हुनु हुन्छ उहाँको जो भतिज केटा छ भतिजा छ त्यो अभिषेक ब्यनर्जी उहाँ चाहिँ एकदम अहिले युथहरूको आइकोन हुनु हुन्छ उहाँको देखरेखमा हाम्रो बङ्गालको युवाहरूले निकै कुरो सिक्नु भएको छ निकै अघाडि बढिरहेको छ उहाँको जुन चाहिँ एउटा कार्य क्लब छ निकै सार सराहनीय छ हो निकै एउटा अब प्रोत्साहन युथहरूलाई दिने छ दिने गर्छ

एउटा पश्चिम बङ्गालको स्टेट जेनरल सेक्रेट्री हुनु हुन्छ अल इन्डिया तृणमूल कङ्ग्रेसको अनि उहाँले जति पनि उहाँको फलोवरहरू छ म्याक्सिमम् युथ केटाहरू नै छ बङ्गालबाट पश्चिम बङ्गालबाट अहिलेसम्म जति अब यो राजनैतिक दलहरूमा युथहरूलाई प्रोत्साहन दिने उत्साह दिनु भएको युथ नेतामा चाहिँ म चाहिँ श्री अभिषेक ब्यनर्जीलाई नै म अब एउटा मनको हृदयबाट म धन्यवाद दिन चाहन्छु